मैले यो जुन चाहिँ गायन प्रवृतिमा अभ्यास र सुधार गर्नुहुन्छ भन्ने मलाई यहाँनिर प्रश्न आएको छ र यो विषयमा चाहिँ म के भन्न चाहन्छु भने म चाहिँ वास्तवमा केही वर्षदेखि मेरो गला खराब भएको कारणले गर्दाखेरि मेरो भोकल आवाजहरूमा पनि धेरै समस्या भइरहेको छ त्यसले गर्दाखेरि मैले धेरै भयो अभ्यासहरू नगरेको यही नै छ मेरो चाहिँ समस्या है स यसलाई निरन्तरता दिनको लागि पनि आफ्नो आफ्नो आवाज गलाहरू ठिक हुनुपर्दो रहेछ त्यो कारणले गर्दाखेरि मैले यो गायन प्रवृत्तिलाई चाहिँ अहिले फिलहालमा अभ्यास गरिरहेको छुइनँ र म यो मेरो गायन जुन क्षेत्र छ यो गायनलाई अगाडि बढाउ बढाउन नै चाहन्छु तर त्यही हो मेरो समस्या चाहिँ अनि अहिले फिलहाल चाहिँ मैले गायन प्रवृत्तिलाई अगाडि बढाउन सकिरहेको छुइनँ गायन प्रवृत्तिको जुन अभ्यास र सुधार छ त्यसलाई अगाडि बढिरहेको छुइनँ र मैले गरिरहेको छुइनँ